हाम्रो डिसट्रिकको सब से भन्दा ठुलो अन्त प्रमिनेन्ट हस्पिटल चाहिँ इडेन हस्पिटल चाहिँ दार्जिलिङमा सिचुएटेट छ दार्जिलिङमा नै हाम्रो जहाँ चाहिँ ठुलो हस्पिटलहरू छ प्राइभेट हस्पिटल गभर्नमेन्ट हस्पिटल सबै दार्जिलिङमा नै छ हाम्रो गाउँमा पनि क्लिनिकहरू चाहिँ छ तर क्लिनिकहरूमा त्यति प्रमिनेन्ट फिचरहरू छैन